धेरै प्रकारको वंशको उपलब्धमा राम्रो कुखुरा हामीले कसरी छान्छौँ भन्दाखेरि चाहिँ धेरै प्रकारको कुखुराहरू पाइन्छ र त्यसको बिचमा थुप्रै थुप्रै प्रकारको नाना थरीको कुखुराहरू पाइन्छ र त्यसको बिचमा चाहिँ हामीले राम्रो कुखरा छान्ने अथवा त्यसले हामीलाई ग्रोथ गराउने कुखुरा चाहिँ कसरी चिन्छौँ भन्दाखेरि चाहिँ जुन कुखुराको चाहिँ सानोसानो खुट्टा हुन्छ र जुन कुखुरा चाहिँ थुप्रै कपाल भएको हुन्छ राम्रो पखेटाहरू भएको हुन्छ त्यसले चाहिँ हामीलाई ग्रोथ गराउँछ अथवा त्यसले चाहिँ हामीलाई फाइदा गराउँछ त्यसमा चाहिँ हामीलाई उन्नतिमा ल्याउँछ किनकि त्यसले चाहिँ राम्रो राम्रो राम्रो म मिन्स राम्रो वंशलाई चाहिँ दिन्छ अथवा जसले चाहिँ हामीलाई धेरै उन्नति गराउँछ त्यस्तो त्यस्तो कुखुराहरूले चाहिँ हामीले थुप्रै प्रकारको कुखुराको बिचमा चाहिँ हामीले त्यस्तो